अब आजतक म त अब कोही कोही बेला घरबारीमा काम गऱ्यो गरेर बेलका एकछिन हात खुट्टाहरू धोइवरिकन यसो अब टाइम पासको लागि चाहिँ यसो आजतक हेर्छु त्यही हो अब आजतकमा त अब त्यही दिन्छ कोही बेला अब त्यही मोदीहरू बोलेको दिन्छ अब यताउता के अब त्यो घटना भएको ब्लास्टहरू भएको कतिजना अब मन्छे मारेको कोही सिलिन्डेर ग्यासहरू पड्केको त्यो आगो लाग्यो विल्डिङमा आगो लागिरहेको त्यो देखाउँछ त्यही अब मिडियाहरूले खिचेर अब त्यही हेर्छु म त्यही चाहिँ हेर्छु म अरू कुरो त म कुनैपनि हेर्दिनँ हेरी बस्ने मेरो टाइम पनि आउँदैन अनि त्यही हो घरको आमाहरूले चाहिँ हेर्छ त्यो उनीहरू अब त्यो क्राइम पेट्रोल अरे त्यो के आस उयो के भन्छ छोटी बहु अरे त्यहाँदेखि त्यो खोई के पो भन्छ हौ त्यो नाम भएको छ हौ त्यो पनि त्यो हेर्छ उनीहरूले म चाहिँ हेर्छु त्यही आजतकहरू हेर्छु कोही कोही बेला डिटिभीहरू हेर्छु त्यसैले जित्छ त्यही हो ब्लास्टहरू भएकोहरू दिन्छ हौ त्यत्ति